मेरो क्षेत्रमा देखापरेका मुख्य कला शैलीहरूमा चाहिँ त्यो बाँसको चोयाले डोको बुन्ने कोक्रो बुन्ने पेरुङ्गोहरू बनाउने अनि मकैको खोसेलाले पिरा बनाउने अनि लुगामा चाहिँ त्यो फुल हान्ने कलाशैली चाहिँ एकदमै देखापरेको छ यी कला शैलीहरू चाहिँ को विशेषता चाहिँ यति छ कि मकैको खोसेला बनाए बनाएर चाहिँ पिरा बनाउने यो चाहिँ यति स के भन्छ सुविधाजनक एउटा बस्ने बनाउनु सकिन्छ अनि त्यो मकै के भन्छ बाँसको चोयाले यो कोक्रो बुनेर नानीहरूलाई सुताएर यति राम्रो सुविधा हुन्छ कि बोकेर नानीलाई बोकेर एक ठाउँदेखि अर्को ठाउँ जान कामहरू गर्न सुविधा हुन्छ अनि के भन्छ डोको डोको बेसी मात्रामा चाहिँ डोको दार्जिलिङ चिया बगानको मात्रा बेसी भएकोले चाहिँ डोकोमा पत्ती टिपेर हाल्नु यसको विशेषताहरू चाहिँ यही हुन्